हामी है बाहिर जाँदाखेरि हाम्रो बिरूवाहरू बचाउनको लागि चाहिँ हामी छर छिमेकी भयो या फिर गाउँलेहरू भयो या फिर अफ्नो यदि हाम्रो घरमा अब कोही अब सदस्य हाम्रो घरको अब घर परिवारको कोही सदस्य बस्यो भनेदेखिलाई उहाँहरूलाई घर उहाँहरूलाई गाई गोरु या फिर बाख्राहरू या फिर सुँगुर कुखुरा कुनै पनि जनावरहरूदेखि बचाइदिनुहोस् समयमा बिहान बेलुका पानी लगाइ पानी लगाइदिनुहोस् भनेर म बाहिर जान्छु है र बिरूवा बिरूवाहरू हामीले रोपिसकेपछि त्यसलाई स्याहार सुसार आफूले हामीले आफूले त अवश्य गर्छौँ या फिर बाहिर गएपछि पनि हामीले त्यतिकै छोडन हुँदैन बिरूवाहरू लाई अब हेर बिचार गर्ने कोही मान्छेहरूलाई आफू भ्याएन ओरेन भने पनि छर छिमेकी गाउँले गाउँलेहरूलाई हामी भन्नु भनिराख्नु पर्छ त्यसलाई हेरिदिनुहोस् गाई बाख्राबाट बचाइदिनुहोस् भनेर र बिरूवाहरूको बिरूवाहरूलाई समयमा पानी लगाइदिनुहोस् भनेर हामी भन्नुपर्छ र हामी यही गर्छौँ